मलाई घुम्न लागेको ठाउँहरू धेरै छ तर म जान सकेको छुइनँ र है मैले एकदमै चाहेर मनपराएको जग्गा चाहिँ है भुटान हो भुटान दिल्ली र है काठमाडौँ तिनवटा जग्गा छ है मैले मनपराएको एकदमै मलाई त्यो जग्गाहरूमा जानु छ आइ होप म एकदमै चाँडो जानु पाउँछु होला भनेर है मलाई आशा छ किनभने अब घुम्ने इच्छा चाहनाहरू त धेरै हुन्छ मानिसलाई है तर आज त्यो घुम्नु जानुको निम्ति पनि हामीलाई धेरै कुराको है समस्याहरू पर्छ पैसा रुपियाँकोदेखि लिएर हरेक कुराको अब गाउँबस्तीमा बसेको कारणले गर्दा हामीलाई धेरै कुराको अभाव परेको हुन्छ त्यही अभावको कारणले गर्दा हामी है कुनै कुरामा हामी आफूले भनेको जस्तो चिताएको चाहेको जस्तो हामीले है गर्न सक्दैनौँ त्यो अभावको कारणले गर्दा पैसा रुपियाँको कारणले गर्दा अब चाहेर पनि इच्छा भएर पनि हामी त्यो जग्गाहरूमा है जान सक्दैनौँ पुग्न सक्दैनौँ र विश्वास छ है एक दिन अब हामी त्यो जग्गामा हामी पुग्छौँ जानुसक्छौँ भन्ने है आशा हामीले राखेका छौँ किन त्यो जग्गाहरूमा गएर अब धेरै रमाइलो है जग्गाहरूमा गएर रमाइलो गर्ने धेरै नयाँ नयाँ कुराहरू अब हेर्ने इच्छा चाहना हुन्छ हामीलाई है जुन जग्गामा गएर हामीलाई धेरै नयाँ नयाँ कुराहरू देख्ने इच्छा हुन्छ आशा हुन्छ त्यो जान्ने है हामीलाई चाहनाहरू हुन्छ नयाँ नयाँ कुराहरू हेरेर है आएर आफ्नो गाउँहरूमा पनि है अब साथीभाइ आफ्नो परिवारहरूलाई हामी सेयरहरू गर्नसक्छौँ त्यो जग्गामा हामी है यस्तो रमाइलो थियो हामीले नदेखेको चिजहरू आज देख्न पायौँ हामीले है कहिले है अब नदेखेको त्यो जग्गामा है हामीले गएर यस्तो राम्रो चिजहरू देख्नसक्यौँ पाउनसक्यौँ भन्ने हामीलाई अनुभवहरू हामी है गर्नसक्छौँ र हामीले घुमेर असलसँगले घुमेर आएर हामीले हाम्रो साथीभाइ र हाम्रो परिवारहरूलाई पनि हामीले बताउन सक्छौँ है हामीले देखाउन सक्छौँ धेरै राम्रो जग्गा रहेछ त्यो जग्गामा त यति रमाइलो है अब रमाइलो रहेछ धेरै राम्रो कुराहरू रहेछ भन्ने हामीले है हामीले भन्नसक्छौँ